ट्युसनहरू चाहिँ खासमा चाहिँ मलाई राम्रो लाग्दैन अब राम्रो किन लाग्दैन भन्दाखेरि चाहिँ अब पहिलाबट अलरेडी अब स्कुलमा पढिसकेको हुन्छ है स्कुलमै यदि हामीले राम्रो पढायो भने ट्युसन पढ्नुको के को जरुरत होइन नानीहरूलाई अलरेडी हामीले चाहिँ स्कुलमै राम्रो टाइम दिएर सिकायो भने चाहिँ उनीहरूले ट्युसन पढ्नुको कुनै खाँचै हुँदैन नि त अब घरमा प्यारेन्ट्सहरूले पनि याद गरिराखेकै हुन्छ अब नानीहरूले चाहिँ एकदमै वर्क लोड ज्यादा हुन्छ त्यस्तो गर्दाखेरि चाहिँ किनकि स्कलमा पनि एउटा सब्जेक्ट हुँदैन है आठवटा जति सब्जेक्ट हुन्छ उनीहरूको विभिन्न फेरि एउटै सब्जेक्ट एउटै ल्याङ्ग्वेजको पनि हुँदैन डिफरेन्ट ल्याङ्ग्वेजको हुन्छ अन्त फेरि प्लस घरमा आएर फेरि अलिकति नानीहरूलाई चाहिँ रेस्टको पनि जरुरत हुन्छ नि त नानीहरू खेल्नु पनि पर्छ खेल्दा रेस्ट गर्दा अब उनीहरूको माइन्ड पनि रेस्ट हुन्छ फ्रेस पनि हुन्छ र त पढेको अझै अझै उनीहरूले एक दुई घन्टा जति अब अलिकति ध्यान दियो भने नानीहरूले पढ्नु सकिहाल्छ तर अब स्कुलमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अब जो चाहिँ एकदम फर्स्ट हुँदैछ नानीहरू होइन उनीहरूलाई मात्रै ज्यादा इम्पोर्टेन्स दिन्छ उनीहरूकै मात्रै कपि चेक गर्ने उनीहरूलाई मात्रै कोइसन अब गर्ने उनीहरूलाई मात्रै फर्स्ट बेन्चतिर राख्ने अब पछाडि भएको नानीहरूलाई थाह छैन अब के हुँदैछ अब उनीहरूले सोध्नु पनि एक त अब डराउँछ किनकि अब सबै टिचर्सलाई त भनेको होइन मैले है र भए पनि अब कति टिचर्सहरूले अब क्या त रिसउनु हुन्छ कुट्नु हुन्छ भने नानीहरूलाई डर हुन्छ या त इम्ब्यारेस हुने डर हुन्छ अब नानीहरूलाई चाहिँ त्यो फिल गराउनै हुँदैन खासमा चाहिँ त्यही भएर नानीहरू जुन अब स्कुलमै राम्रो सिकेको छैन स्कुलमै जानेको छैन त उसले ट्युसनमा आएर झन उसलाई बिमार एक प्रकारले अब एकदम क्या त खियाउनु मात्रै हो अब रटाएर मात्रै हुँदैन नि त रटेर नै त्यो त जिन्दती जाँदैन होइन बुझ्नु सबैभन्दा इम्पोर्टेन्ट हो यदि राम्रोसँगले बुझायो भने त उसलाई रट्नुको पनि जरुरत हुँदैन